मै सोध्नु ए देखेन नि म कालिम्पोङ घुम्नु आउँदैछु कि अनि त्यहाँको गाडीहरूको क्या रेटहरू के कसो छ बस्ने ठाउँहरू त्यो सबैको लागि नि इनक्वेरी गर्नुको लागि हौ खोज सोधखोज गर्नुलाई होटेलमै बस्छ हौ हजुर हजुर त्यहाँको गाडीको रेटहरू क्या होटेलको उयोहरू यसो अलिकति रिजर्भकै नै अँ भन्नु हुन्छ अँ अँ अँ अँ हजुर

एक हजार लाग्छ है अँ बाहिरतिर के के पाउँछ है अँ महँगै गरिराखौँ अहिले सुनौँ न महँगो कति छ सस्तो कति छ मिलाउनु पऱ्यो नि त्यो पनि

अँ अँ ए बाह्र हजार नाइट टी हल्टको लागि अँ ब्रेकफास्ट विथ गरेर अँ पाखामा अँ घुम्नु कता कता खाइहाल्नु पर्छ त्यतिकै एकछिन हजुर भन्नु हजुर

हुन्छ हवस् हवस् बुक गरिदिनुहोस् न ल कति खेप अँ पछाडि फेरि बादमा फोन गर्छु नि ल